दाजु तपाईँलाई एकदमै धन्यवाद तपाईँले यस्तो रातिको समयमा पनि यति दुःख गरेर यति टाढो बाटो तपाईँले मलाई एकदम सुरक्षितसँग घर पुऱ्याइदिनुभयो तपाईँलाई एकदमै धन्यवाद तपाईँको यो सहायताको लागि तपाईँलाई एकदमै धन्यवाद यस्तो राति मैले गाडी पर्खिँदा पर्खिँदा पनि पाएकै थिइनँ है तर तपाईँले मलाई ल्याइदिनु भयो एकदमै धन्यवाद तपाईँलाई